हजुर भन्नुहोस् न नमस्ते नमस्ते अन्त तिमीले कतिवटा टपिक सकिसक्यौ अन्त क्लासहरूतिर

च्याप्टरको नामहरू भन्नुहोस् त

र अलिक ध्यान दिउँ न अन्त तिनीहरूकोमाथि हुन्छ अन्त अरू टुवेल्भतिर चाहिँ के चल्दैछ अन्त टेनतिर के चल्दैछ टेन

अन्त स्टुडेन्टहरू त एकदम कन्टिन्यू छ होला नि त्यस्तो त अन्त यसो तिनीहरूलाई याद गरन तिमी होइन त्यो भइहाल्छ तिनीहरू तिमी तिमी याद मात्रै गरन त्यहाँदेखि तिनीहरूको फेयरवेल मनाइदिइहाल्नु पर्छ अन्त यसो छिटो छिटो लेसन तुर्नु ट्राई गर होइन टेनको किनकि अब सेन्ट अप आउनु आँट्यो अन्त मैले तिमीहरू त टिउसन पनि पढाउँछ होइन त्यही त चाहिएको हो राम्रो पर्सन्टेज अँ एकदम हाम्रै स्कुलबाट टप्पर हुनुपऱ्यो है योपालि तर ट्राई चाहिँ हामी स्टेट टपरको लागि गर्नुपर्छ अन्त हाम्रो सो सबै सेक्सनमा मिलेर कोही छ होला नि त ज्ञानी अन्त तिनीहरूलाई अलिक ध्यान देऊ कि अन्त अरूलाई त ध्यान दिनु चाहिँ देऊ सबैलाई देऊ कि तर तिनीहरूलाई अलिक बेसी देऊ ल ल त्यसो भए यतिकै राखन एकदम ठिकै छ तिमी ल त्यसो भए आएको तिमीलाई भोलि कल गर्छु नि नभए मलाई अफिसमा भेट न

ल ल